हेलो दादा तपाईँ एमाजोन डेलिभरी बोय बोल्नु भएको ए होइन मैले हिजो अस्ति भर्खर मेरो सामान अर्डर गरेको थिएँ त्यो सामान चाहिँ मेरोमा आइपुगेको छैन कति दिन भयो त्यही भएर त्यो सोध्नुको लागि नि अहिले तपाईँ कहाँ हुनुहुन्छ ए त्यो सामान मेरो यता एड्रेसमा ल्याइदिनु सक्नुहुन्छ ए तपाईँलाई टाइम लाग्छ उसो भए ए तपाईँ भनेपछि भोलि पर्सीतिर पनि आउनु सक्नुहुन्छ कि हुँदैन ए मेरो मेरो चाहिँ मेरो चाहिँ नाम सृजना राई हो अनि म चाहिँ यता कालिम्पोङ प्रिमताम रोडपट्टि बस्छु हो अनि तपाईँ भोलितिर ल्याइदिनु सक्नुहुन्छ त्यो सामान मेरो एड्रेस चाहिँ यता बाघधारापट्टि पर्छ हो त्यहाँदेखि अझै यता तेर्सो आउनुपर्छ अनि कुमुदिनी रोड जाने साइडपट्टि आउनुपर्छ त्यहाँदेखिको कुमुदिनी चाहिँ जानु पर्दैन तर माथिल्लोपट्टि माथिल्लो माथिल्लोपट्टिको रोड छ प्रिमताम रोड भन्ने त्यता आउनुपर्छ हो मेरो एक्ज्याक्ट लोकेसन चाहिँ प्रिमताम रोड त्यहाँनिर अर्जुन तपाईँ आउँदाखेरि त्यो माथिल्लो बाटोबाट आउँदाखेरि त्यो प्रिमताम रोडको त्यहाँनिर टर्निङमै अर्जुन अङ्कलको दोकानमा अर्जुन अङ्कलको दोकान छ त्यहाँनिर आइदिनु सक्नुहुन्छ ए हजुर तपाईँ भोलि आइदिनुहुन्छ है मलाई त्यहाँनिर आएर कल गर्नु सक्नुहुन्छ हजुर ए हुन्छ तपाईँ भोलि आउनु भएछ भने मलाई यही नम्बरमा कल गर्नुहोस् न है मेरो नाम चाहिँ सृजना हो सेभ गरेर राखिराख्नुहोस् नि है हुन्छ थ्याङ्क यू दादा